व्याकरण र उच्चारणले नेपाली भाषामा धेरै नै सहयोग विशेषता ठुलो नै छ यो व्याकरण उच्चारणद्वारा हामी एक अर्कामा बोल्न सक्छौँ मनको बात एक अर्कामा बाँड्न सक्छौँ है यो व्याकरण व्याकरण मिलेर जति पनि नेपाली भाषाहरू निक्लिन्छ बनिन्छ स्वर वर्ण व्यञ्जन वर्णहरू मिलाएर मैले सानोमा जहाँसम्म याद छ मैले सानोमा पढेँ यस्तो डिप पनि गएको छैन म नेपाली भाषाको बारेमा पढ्ने तर मेरो एउटा मातृभाषा भएको कारणले गर्दाखेरि व्याकरण स्वर वर्ण व्यञ्जन वर्ण यो चाहिँ नेपाली भाषामा सबैभन्दा बेसिक इम्पोर्टेन्स हो मलाई जहाँसम्म याद छ